दार्जिलिङ जिल्लामा उब्जाउने मुख्य बालीहरू तरकारी फलफुल दाल चामल मकै आदि हुन् र विशेष गरी तरकारीमा आलु कोपी टमाटर सिमी रायोको साग आदि रहेका छन् भने फलफुलमा सुन्तला नास्पाती आरुचा अम्बक आदि रहेका छन् त्यसै गरी दालमा सिमीको दाल मस्याङको दाल विशेष रहेको छ र यिनीहरूलाई स्थानीय बजारमा जे जति मूल्य चलिआएको छ सोही हिसाबले बेचिन्छ र खानमा कसरी प्रयोग गरिन्छ भन्दा आलु कोपी टमाटर सिमी रायोको साग जस्ता जति पनि तरकारी छन् यी तरकारीहरूलाई पकाएर वा राम्ररी भुटेर खाइन्छ भने रायोको सागलाई कुवाएर गुन्द्रुक बनाउनमा पनि प्रयोग गरिन्छ र त्यसै गरी फलफुलहरूमा जस्तै सुन्तला नास्पाती आरुचा भए यी सब काँचै खाइन्छ भने मकैलाई चाहिँ हरियो हुँदा पोलेर र सुकेपछि यसलाई भुटेर खाइन्छ र दार्जिलिङ जिल्लामा प्रायः यी सबै बालीहरूको नै माग बढी मात्रामा रहेको छ र दार्जिलिङ जिल्लामा धान कसरी फलाइन्छ र बेचिन्छ त भन्दा सर्वप्रथम धानको ब्याड राखिन्छ र त्यो ब्याड राखेपछि केही समय त्यो ब्याड राखेको केही समय पछाडि बिजन उम्रन्छ र त्यस बिजनलाई विशेष गरी असार महिनामा रोपिन्छ र त्यस बिजनलाई रोप्नको निम्ति खेतको आलीलाई मजाले जोतेर त्यहाँ भएका रोडा ढुङ्गालाई फ्याँकेर माटो मलिलो बनाई लगातार पानी लगाएर दल दल बनाइन्छ र त्यहाँ रोप्ने गरिन्छ र यसरी रोपे पश्चात् पनि यसलाई पानी लगाइरहनु पर्दछ र बेला बेलामा गोडगाड पनि गर्नु पर्दछ र यसको फसल लागेपछि धानलाई एउटा सम्म जगामा केही ओछ्याएर त्यहाँ धान झारिन्छ र त्यसको पराल एकापट्टि राखिन्छ जुन पराल गाईलाई खानाका निम्ति प्रयोग गरिन्छ र यसरी असारमा रोपेको धान लगभग कात्तिक मङ्सिरमा पाक्दछ र यसरी पाकेको धानलाई मिलमा पेलेर चामल बनाइन्छ र सवारी साधनमा हाली बजारमा बेच्न लगिन्छ धानका निम्ति बर्खा मौसम उप उपयुक्त हुन्छ भने त्यसै गरी मकैका निम्ति हिउँद मौसम नै अनुकूल हुन्छ